शिक्षित हुनु भनेको सबैभन्दा पहिला शिक्षाको ज्ञान हुनु हो कसैलाई पनि कुनै पनि कुराको ज्ञान छ भने उसलाई कसैले चोर्न ठाँट्न अथवा उसलाई छल्न सक्दैन र अशिक्षित हुनु भनेको कुनै पनि व्यक्तिहरूले उनीहरूलाई छलकपट सोझै गर्नुसक्छ किनभने उनीहरूलाई त्यस्तो ज्ञान हुँदैन अशिक्षितहरूलाई जस्तो शिक्षितहरू हुन्छ उनीहरू जस्तै उनीहरूकोमा त्यो सोच्ने विचार्ने उनीहरूकोमा त्यो क्षमता हुँदैन र हामी गाउँघरमा पनि देखिरहेको हुन्छौँ अशिक्षितहरूलाई शिक्षितहरूले कसरी ठाँटिरहेको हुन्छ छलिरहेको हुन्छ तर सबै शिक्षितहरूले त्यस्तो गर्दैनन् जो साँच्चैकै शिक्षित भएको हुन्छ उनीहरू अशिक्षितहरूलाई कसरी मद्त गर्नुपर्ने अथवा आफू कसरी सुरक्षित रहनुपर्ने अथवा कसैलाई कसरी सुरक्षित राख्नुपर्ने कुराहरूको त्योहरूको ज्ञान हुन्छ अथवा शिक्षित भइसकेपछि गाउँसमाज देश नै शिक्षित हुन्छ गाउँ जहिले पनि उनीहरूले सकारात्मक कुराहरू गर्छन्